मलाई मन पर्ने पक्वानहरूमा चाहिँ चाइनिज खाना हो मो मोमो चाउमिन थुक्पा हरू बनाउनु मन पर्छ अनि मेरो मम्मीपापालाई पनि पुरा मन पर्छ जब म फ्री हुन्छु जब मेरो क्लासेसहरू हुँदैन त्यति बोला चाहिँ म यो खानाहरू बनाउने गर्छु है अनि यो चाहिँ म सिम्पल प्रकारले गर्छु म ज्यादा जस्तो चाहिँ नन भेजै प्रिफर गर्छु खानुमा है अन्त तर म एकदम मसालाहरू कम्ती कम्ती युज गर्छु अन्त त्यो घरेलु प्रकारले जुन चाहिँ म चाहिँ शरीरलाई पनि कुनै पनि हानिकारक नहोस् है म मसलाहरू पनि कम्ती युज गरेर चाहिँ खाना पकाउने गर्छु अनि मेरो मम्मीपापालाई पनि त्यो खाना चाहिँ पुरा मन पर्छ